हाम्रो अब अहिले अब हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अब पुस्तमा यो पूजा स्थलहरू भन्नुपर्दा चाहिँ अब निकै छ अब जस्तै अब मन्दिरहरू मन्दिर अब कालिम्पोङकै मन्दिरमा पनि अब शिव मन्दिर भन्यो अब प्रणामीहरूको मङ्गलधाम यता अब गुम्बाहरू अब बुद्धिस्टहरूले मनाउने गुम्बाहरू अब धेरै नै अब पूजा स्थलहरू छन् त्यसमा पनि अब समय समयमा कतिवटा अब चाडहरू भइरहन्छ अब पूजामा अब कहिले अब बुद्ध जयन्ती आउँछ कहिले अब शिवरात्री हो यस्तो अब कहिले अब भदौमा अब फेरि जन्म अष्टमीको अब हुन्छ यस्तो चाडपर्वहरू हुन्छ त्यसमा चाहिँ अब आ सबैजना नै अब सबै स समुदायको सबैजना ने अब यो सांस्कृतिक हाम्रो अब सांस्कृतिक यो अब चाडपर्व हुन्छ यो धार्मिक सांस्कृतिक अब सबै चाडपर्वमा चाहिँ हामीहरू अब सबैजना नै अब मनाइराखेकै हुन्छौँ यो समुदाय हाम्रो यो समुदायमा पर्नेहरू चाहिँ सबैजनाले नै राम्रोसँगले मनाउँछौँ अब जस्तै अब बुद्ध जयन्तीमा पनि अब धेरै राम्रोसँगले मनाइन्छ धेरै मानिसहरू जम्मा भएर यता शिवरात्री हुन्छ त्यसमा पनि अब मान्छेको भिड घुइचो एउटा धर्मवल धर्मावलम्बीहरू पनि अब धेरैजना भक्तिभावले अब पूजाहरू गर्छन् त्यसमा अब अन्त सँगसँगै अब हाम्रो चाडपर्व आउँछ वर्षमा अब एक खेप वर्षमा अब धेरैवटा हुन्छ चाडपर्व जस्तै अब माघे सङ्क्रान्तिलाई पनि अब एउटा अब चाडै हामीले सम्झिन्छौँ त्यसमा अब दसैँ भन्यो दुर्गा पूजा भन्यो तिहार भन्यो अब हाम्रो चाडपर्वमा अब दसैँमा अब हामीले धेरै अब आफ्नो मान्छेहरू आउँछन् आफ्नोमा अब टिका लगाउने परम्परा छ अब हाम्रो नेपालीमा टिका लगाउने आफू भन्दा ठुलोलाई अब नमस्कार अब भेट्नु अब एउटा सम्मान गर्नु आफू भन्दा ठुलालाई अन्त आफ्नो मान्छेकोमा जाइन्छ जानु जानुपर्छ त्यति बेला अन्त अरू पनि अब कहिले नआएको पनि दसैँमा चाहिँ जम्मा हुने गरिएको छ सबैजना परिवार ह चाडपर्व यस्तै प्रकारले चाहिँ अब चाडपर्व चाहिँ अब हामीले चाहिँ वर्षभरिमा अब धेरै मनाउँछौँ खुसीसँगले नै मनाइराखेको हुन्छौँ